हामी चाहिँ यता हामी चाहिँ हिन्दु हो होइन यता प्रायः जस्तो हाम्रो यता गाउँ सबैजना हिन्दु नै छ होइन त्यही भएर चाहिँ हामीले चाहिँ अब दसैँ तिहार मान्ने गर्छौँ होइन किनकि हामी अब यस्तो पूजाहरू गर्ने गर्छौँ हाम्रो होइन हाम्रो ट्रेडिसनल अब पूजाहरू हुन्छ अब पूजा कता कतातिर हुन्छ होइन अन्त हाम्रो प्रोग्रामहरू पनि लाग्ने गर्छ होइन राईको प्रोग्राम पनि लाग्ने गर्छ थुप्रो जग्गातिर होइन अन्त यही हाम्रो घरमा घरमा चाहिँ अब यस्तो उयोहरू गरेर राम्रो राम्रो तिन चुल्हा हुन्छ होइन तिनवटा चुल्हा हुन्छ त्यसमा चाहिँ हामीले पूजाहरू गरेर होइन भालेहरू होइन कुखुरा लोकल कुखुराहरू चाहिँ हामीले काटेर के अब बलि बलि जस्तै दिने गर्छ होइन हामीले आफ्नो भगवानहरूलाई होइन अब त्यस्तो दियो भने चाहिँ भगवानहरू खुसी हुन्छ भन्छ होइन त्यही भएर हामी त्यही नै अब हामीले यो गर्ने गर्छौँ पहिल्यैदेखिको होइन बाजे बज्यु पहिल्यैदेखिको गर्दैआएको होइन सबैजनाले त्यही भएर हामीले चाहिँ त्यही नै मान्छौँ होइन सबै अब जतिसक्दो चाहिँ हामीले अब आफ्नो यो चाहिँ आफ्नो धर्म चाहिँ कहिल्यै छोड्नु हुँदैन जस्तो लाग्छ मलाई चाहिँ होइन अब अरू थुप्रैहरूतिर पनि अब मजा आउँछ अब पूजाहरू लाग्छ राई डान्स राई डान्स साकेला साकेला डान्सहरू गर्नुहुन्छ होइन उँभौली पूजा उँधौली पूजा थुप्रै अरू थुप्रै प्रकारको पूजाहरू पनि राख्नुहुन्छ होइन यस्तै भयो अब मङ् मङ्सिरे भयो भदौरे भयो अरू अन्त बाहिरको खो खोकली पूजा भयो होइन बाहिरको पूजा होइन त्यहाँदेखि यहाँ थुप्रो अब मरौ सरौ के के पऱ्यो भने त हाम्रो माङ्पा भन्छ होइन राईमा भाषाबाट अन्त अब पर्वतेबाट चाहिँ झाँक्री बिजुवा भन्छ होइन त्यस्तो लायो भने अब पूजा यहाँ पूजा गर्नु बोलाएर यस्तो उयोहरू राख्थे र शिरहरू उभ्याइदिएर के अब हाम्रो लोकल हाम्रो योहरू रक्सीहरू के रक्सी त्यहाँदेखि भयो अरू के केहरू वाचिप्पाहरू बनाउने गर्छ क्या हामीले अब दिने गर्छ होइन अनि चाहिँ हामीले आदर गर्छौँ होइन आदर गरेर हामीले अब ल है तपाईँहरू होइन हाम्रो हाम्रो योमा यसरी बोलाएर आउनुभयो धन्यवाद तपाईँलाई यस्तो आउनुभएकोमा होइन दुःखकष्ट गरिदिनुभएकोमा धन्यवाद भन्दै हामीले होइन यो माङ्पाहाङलाई त्यस्तो शिरहरू उभ्याइदिन्छ के अन्त अरू थुप्रै प्रकारकोहरू पनि हुन्छ हाम्रो होइन अन्त अब अब यता यो हिन्दुले अब लामाहरू पनि पढाउँछ कति जग्गातिर होइन अब यता पनि यता पनि पढाउनुहुन्छ दादाहरूले होइन लामा पढाउनुहुन्छ अब राम्रो गरिदिनुहुन्छ पूजा तर जतिसक्दो चाहिँ आफू आफूलाई चाहिँ के राईले गरेको राई अब माङ्पाहाङले गरेको मनपर्छ राई पू राई पूजा यो गरेको मनपर्छ होइन त्यही भएर चाहिँ हामीले प्रायः जस्तो यता हामीले बिजुवा झाँक्रीहरू नै चलाउने गर्छौँ के हामीले यता चाहिँ अब अब तपाईँको यस्तै बिहेहरूतिर मरौहरूतिर हामीले के अब पुरा सम्मान दिन्छ के जतिसक्दो आफूले होइन मानेको आफूले यो गरेको आफूले अब आफूले ठानेको मानेको आफूले आफूले गर्नुसक्ने इज्जतहरू दिन्छ के हामीले धेरै राम्रो अब यो दिन्छ हामीले राम्रो मजाले अब राम्रो यो घर पूजाहरू गरिदिनुहुन्छ पूजाहरू गरेको लाग्छ भन्छ के अनि त राम्रो उयोहरू पूजाहरू हामीले राम्रो उयो गरेर दिन्छ होइन राम्रै पठाउँछ अब यताबाट होइन राम्रो गरिदिनुहुन्छ पूजाहरू पनि अब थानहरू बनाएर हामीले बनाइदिन्छौँ हो बनाइदिन्छौँ यता थानहरू बनाउँछौँ अदुवाहरू के केहरू चाहिन्छ पूजातिर चामलहरू होइन त्यहाँदेखि अरू बाहिरको सामानहरू पनि चाहिन्छ गुङ्ग्रिङ के केहरू भन्ने होइन त्यो सेउला भन्छ कटुसको उयोहरू होइन थुप्रै अब चलाउनु हुन्छ नि त झाँक्रीहरूले त होइन त्यस्तो त्यही भएर हामीले त्यस्तोहरू राख्ने गर्छौँ अब राम्रो अब यस्तो पूजाहरू पनि म त राम्रै लाग्छ किनकि आफ्नो धार्मिक अब आफ्नो धर्म कहिल्यै छोड्नुहुँदैन भनेर भन्नुहुन्छ के पहिल्यैदेखिको बाजे बज्युहरूले त्यसरी नै भन्नुहुन्छ त्यही भएर चाहिँ मलाई चाहिँ अब जतिसक्दो चाहिँ आफ्नै धर्म मनपर्छ अरू अरूहरू पनि मान्छु तर म मान्छु अरूहरू अरूहरू अरू भगवानहरू पनि मान्छु म चर्च पनि जान्छु होइन सेवातिर कताकता जान्छु मनपर्छ होइन त्यही पनि एक प्रकारको तर मलाई चाहिँ यस्तो लाग्छ के सबै भगवान एउटै जस्तो लाग्छ के अब एउटै भगवान एउटै भगवान चाहिँ अलग अलग रूपमा के अब जसरी अब हाम्रो शिव शिवजी पार्वती भन्छ अब हाम्रो राईको चाहिँ सुम्निमा पारोहाङ् भन्छ होइन यसरी नै आदम र हवा अनि त अरू के के भन्नुहुन्छ होइन अब थुप्रै अब त्यस्तै मलाई त्यही भएर चाहिँ मलाई अब मनपर्छ होइन आफ्नै भाषा होइन आफ्नै राई भाषाहरू मनपर्छ अरू थुप्रै अब अरूहरूको पनि मनपर्छ होइन अब अरूलाई त्यस्तो भन्न भनेको होइन सबै मनपर्छ त्यही भएर चाहिँ म चाहिँ अब आफूलाई चाहिँ त्यही नै हो